हामी पनि थुप्रै स्पोर्ट्सहरू खेल्छु जस्तो कि फुटबल क्रिकेट होइन अझै भक्कु भक्कु छ जहाँ कि हामीले खेल्दा एकछिन आनन्द हुन्छ क्या उयो हाम्रो साथीहरू पनि गाउँकोहरू सबैजना खेल्नु आउँछ जहाँ कि रमाइलो टाइपको हुन्छ खेल्दा खेल्दा टाइम बितेको पनि चाल पाउँदैन कतिखेर कतिखेरदेखिको स्टार्ट गरेको खेल्नु कतिखेर खत्तम हुन्छ त्यो चाहिँ हामीलाई चाहिँ चाल पाउँदैन र एकदमै उयो रमाइलो हुन्छ साथीहरूसँग खेल्नु चाहिँ